म चाहिँ धेरै प्रकारको बिरुवा र लताहरू हुर्काउँछु है जस्तो कि भयो अब मेरोमा त धेरै प्रकारकै प्लान्टहरू छ धेरै नै जस्तो भयो अब यो उयसमा बिरुवाहरूमा भयो यो सयपत्रीको बिरुवा होइन गदावरीको बिरुवाहरू भयो यो डालियाहरू भयो तपाईँको अनि यो जस्तो यो उयसमा चाहिँ लताहरूमा चाहिँ म चाहिँ यो मनी प्लान्टहरू भयो है ग्रिन मनी प्लान्ट भयो यो ह्वाइट मनी प्लान्ट भयो मनी प्लान्टहरू पनि धेरै नै प्रकारको हुन्छ अनि मलाई चाहिँ गार्डेनिङ गर्नु चाहिँ धेरै नै मनपर्छ गार्डेनिङमा चाहिँ मलाई चाहिँ धेरै नै सोख छ अनि अनि मलाई चाहिँ यो गार्डेनिङ गर्दा चाहिँ फ्लावर्सहरूमा पनि सबै नै फ्लावर्स छ है सबै नै फ्लावर्सहरू नै मनपर्छ मलाई अनि यो भयो जस्तो कि यो लालुपातेहरू भयो होइन यो स्नेक प्लान्टहरू भयो अनि यो यो के प्लान्ट यो जस्तो कि यो भयो रोजहरू भयो होइन अनि यो प्लान्टहरू चाहिँ अब कसरी चाहिँ बिरुवाहरू हुर्काउनु मनपर्छ भने चाहिँ मलाई चाहिँ अब यो अब यो जब त्यो सानो बिरुवा नै ल्याउँछु होइन त्यसलाई हुर्काउँदाखेरि चाहिँ धेरै नै मिहिनेत चाहिन्छ र गार्डेनिङ गर्नु पनि अब धेरै नै अब उयो नै गर्नुपर्छ मिहिनेतै गर्नुपर्छ गार्डेनिङमा पनि अनि यसमा चाहिँ यो प्लान्टहरूमा चाहिँ धेरै नै प्रकारको प्लान्टहरू हुन्छ तर मेरोमा चाहिँ अहिले चाहिँ मनी प्लान्ट छ ह्वाइट मनी प्लान्ट र यो ग्रिन मनी प्लान्ट अन्त यो यल्लो मनी प्लान्ट छ अनि उयसमा चाहिँ बिरुवाहरूमा चाहिँ मेरोमा चाहिँ अहिले मल चाहिँ मलाई चाहिँ मैले चाहिँ हुर्काएको चाहिँ यो डालियाको भयो है यो उसको सयपत्रीको भयो यो गदावरीको है धेरै प्रकारकै प्लान्टहरू चाहिँ छ यो मेरोमा चाहिँ यो रोजहरूको प्लान्टहरू भयो होइन यो मनी प्लान्टहरू चाहिँ मेरोमा चाहिँ मनी प्लान्टहरू चाहिँ धेरै नै छ